पशु जनावरहरू भन्दाखेरि गाई छ कुखुरा छ बाख्रा छ सुँगुर छ हो गाई राख्ने ठाउँ गोठ छँदैछ त्यहाँदेखि सुँगुर राख्ने सुँगुरको खोर फाल्टै छ कुखुराको खोर पनि छ बाख्राको खोर पनि छ यसो अब गाई बाख्रालाई घाँस सास त काट्नु परिहाल्यो अनि गाई दाना पकाएर दिनुपऱ्यो स्याहार सुसार गर्नु पऱ्यो यसो अब एकजना मन्छेलाई धेरै काम गर्नु धेरै अप्ठ्यारो हुन्छ हो अन्त त्यही भएर सघाउने मन्छेहरू पनि छ छनु त बेला बेला यसो कामहरू सघाइदिन्छ अन्त गाईहरूको स्वास्थमा एकदमे ध्यान राख्नु पऱ्यो अहिले त त्यही हो र के के को रोग आएको छ फोका खटिरो भएर धेरै जस्तो बस्तुहरू त मरिसक्यो अरूको त तर मेरो त अहिलेसम्म ठिकै छ राम्रै छ भन्नु पऱ्यो यसो पशु डक्टरहरू पनि आउनु भएको थियो आएर सुईहरू लाउनुभयो दबाई दिनुभयो अन्त त्यो दबाईहरू टाइम टाइममा खुवाउनुपर्छ अन्त गाई बस्तुलाई त्यही हो हेरचाह गर्नु त अलिक साह्रो त साह्रै छ तर पनि अब मेनेज गर्नु पऱ्यो अन्त आफू भ्याइ नभ्याई भए पनि त्यति त गर्नै पऱ्यो हामी बस्तीमा बस्ने मन्छेको कामै त्यति हो बस्तु हेऱ्यो स्याहार्यो बस्तु हेऱ्यो नानीहरू हेऱ्यो बस्यो त्यति हो अन्त सुँगुरलाई चारो बनाउनु चाहिँ धेरै अप्ठ्यारो छ किनभने सुँगुर त भोक लागेपछि कराएको कराएकै गर्छ हो कराएपछि चाहिँ साह्रो एकदमै नराम्रो लाग्नु थाल्छ गाउँ नै थर्किने गरी कराउँछ अन्त त्यो सुँगुरलाई चारो चाहिँ खोजेर ल्याएर पकाउँदा ओर्दा कम्ति बेसी टाइम लाग्दैन हौ के गर्नु के गर्नु हुन्छ कोहि बेला त आमामामामा कराउँदा कराउँदा हुन्छ घरमा कोहि बेला सहायता गर्ने मन्छे पनि हुँदैन कहाँ जान्छ जान्छ हो अनि बल्ल बल्ल बल्ल बल्ल आफै नै भ्याइ नभ्याइ गरेर पनि चारो दिनुपर्छ कोही कोही बेला त टाइममा चारो पुर्याउनु पनि पाउँदैन अन्त के गर्नु बढ्दैन पनि हो कोही सुँगुरहरू त के खालको कचल्टिजाने हुँदो रहेछ जुगा पर्दो रहेछ कसैलाई कसैलाई के हुँदोरहेछ भिटामिन कमी हुँदो रहेछ कसैलाई डक्टरहरू बोलाएर लिएर आएर दबाई पानी गरेर त्यहाँदेखि दबाई पानी दिएपछि चाहिँ अलिक बढ्दो रहेछ दुइटा तिनटा सुँगुरहरू त मसिनो मसिनोमा काट्यो तिन चारवटा केही अलिक ठुल्ठुलो भएर काट्यो अब बस्तीमा बसेपछि त्यही हो कोही बेला नाफा नोक्सान त्यो त भइहाल्छ तर जे होस् बाख्रा कुखराले चाहिँ धेरै उन्नति दिएको छ अहिलेसम्म पाल्यो दुख गरे अनुसार हुँदो रहेछ